आफ्नो ठाउँदेखि बाहिर जाँदा खानेकुरा बस्न त्यो कुराहरूमा चाहिँ अतिकति गाह्रो हुन्छ घरको जस्तो खाना नपाउँदा अनि चिसो ठाउँको भएर गरम ठाउँहरूमा जाँदाखेरि चाहिँ धेरै कष्ट हुन्छ